भारतीय रोजगार सोचनीय अवस्थामा छ किनभने हामीले अहिले रोजगार गर्दाखेरि रोजगार गर्नको लागि धेरै पढे तापनि कतिजानाहरूले कामहरू गर्न सकेका छैनन् आफूले चाहेको आफूलाई आफूलाई सुहाउने कामहरू पनि गर्न सकेका छैनन् उनीहरूले पढ्न त धेरै पढिसकेका छन् कलेजका डिग्रीहरू पाइसकेका छन् कतिले यहाँदेखि बेसी पनि पढेर त गएको छ तर आजसम्म हामीले भारतमा चाहेको कामहरू चाहिँ कतिजानाले गर्न सकेका छैनन् र जति पढे तापनि कसैहरू अहिले घरमै बस बसेर सब्जीपातहरू ग गर्ने गर्छ र यही छ चुनौती चुनौतीहरू पनि धेरै नै छ है कम्ती कम्ती पढे तापनि बेसी पढे तापनि आहिले भिन्न भिन्नताहरू त्यस त्यति साह्रो हामीले गर्न सक्दैनौँ किनभने मानिसहरूले धेरै पढेर गएर पनि अहिले त्यति साह्रो आफूलाई चाहिएको आफूलाई सुहाउँदो कामहरू चाहिँ गर्न सकेका छैन